हेलो हजुर हो त हजुर

हजुर हाम्रो एउटा मोबाइल सेन्टर छ यहाँनेरि हो जहाँनेरि रिपेरिङको काम गर्छौँ हामी एकदमै राम्रो सर्भिस तपाईँले कुनै पनि मोबाइलको हाम्रो यहाँनेर सर्भिसिङ हुन्छ जस्तै तपाईँको भिभो भयो सोनी भयो नोकिया कुनै पनि मोबाइलको तपाईँको सर्भिसिङ चाहिएको छ भने तपाईँ आउनु सक्नु हुन्छ हाम्रो यहाँनेरि रिपेरिङ रिपेरिङ सेन्टरमा होइन तपाईँलाई हामी एकदमै ब्रान्डेड हामी समानहरू बेच्छौँ ब्रान्डेड चिजहरू दिन्छौँ तपाईँको जति पनि टेम्पर ग्लासहरू छ एकदमै राम्रो टेम्पर ग्लासहरू हामी मेसिनेरिस आइटमहरू नि एकदमै राम्रो राम्रो ब्रान्डेडहरू मात्रै लगाइदिन्छौँ र सबै उपलब्ध पाउनु हुन्छ तपाईँले यहाँनेरि हाम्रो हाम्रो चाहिँ तपाईँको बिहान आठ बजेदेखि लिएर बेलुकासम्म सर्भिस छ नौ बजे बेलुकासम्म तपाईँको सर्भिसिङ छ सेन्टर सेन्टर पाउनु हुन्छ सर्भिस जतिखेर पनि एभाइलेभल छ तपाईँलाई होम डेलिभरीको पनि सर्भिसिङ गरिदिन्छौँ जब तपाईँले दिनु हुन्छ होइन त्यस पछाडि तपाईँलाई हामीले रिपेरिङ गरेर पनि तपाईँ आउनु सक्नु भएन भने हामी सर्भिसिङ डेलिभरीको पनि सर्भिसिङ राखिदिन्छौँ पाँच किलोमिटरसम्म हजुर क्यास दिनु क्यास दिनु पर्छ तपाईँले पेमेन्ट चाहिँ मलाई क्यास दिनु पर्यो तपाईँ क्यास पनि दिन सक्नु हुन्छ मलाई फोन पे नि गर्न सक्नु हुन्छ हुन्छ हुन्छ आउनु होस् हाम्रो चाहिँ यहाँनेरि मेन रोडमै छ हो सोमबारे बजार मेन रोडमा एकदम छ तपाईँ आउनु होस् न जहाँ पनि तपाईँले राजीव मोबाइल सेन्टर भनेर चाहिँ सिधै तपाईँ थाहा बताइहाल्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्